तपाईँ टुर गाइड बोल्नुभएको ए सर हामीलाई कता कता घुमाउनु लानुहुन्छ हजुर

हजुर

सर म अब भोलि नै आउँछु कि पाँच दिन पाँच दिनसम्मको लागि तपाईँले कता कता घुमाउन लानु सक्नुहुन्छ

हजुर हजुर हजुर ए हजर हजुर ए हजुर सर ए हजुर सर हामी यहाँनिर छजना जस्तो छ भोलि हामी दस बजीतिर हजुर म यता लाभा साइड हजुर लाभा

हजुर हजुर

ए हजुर

हजुर हजुर

हजुर

ए

ए हुन्छ सर भोलि अलिक इभिनिङदेखि होला हौ सर ए हजुर सर

हुन्छ सर हुन्छ थ्याङ्क यू सर